मेरो नाम चाहिँ अबिनम ता तामाङ हो अन्त मेरो आमाको नाम साबित्री तामाङ अनि आपाको नाम चाहिँ रोसन तामाङ अनि हाम्रो घरमा चारजना हुन्छ अहिले पाँचजना हुन्थ्यो बाजे चै खस्नु भयो अन्त बोजू म आमा र आप्पा घरमा बस्छौ अन्त म चै निम्बोङ घन्टी डाँडाको हो कालिम्पोङ डिस्ट्रिकको निम्बोङ ग्राम पञ्चायतमा पर्छ हाम्रो गीउँ अनि यहाँ कालिम्पोङमा चाहिँ हामी पढ्नु आएको म कुमुदिनी होम्स स्कुल पढ्छु अन्त म यहाँ बस्दै गरेको ठाउँ चाहिँ फत्फले गोलाइ या अलिकति तलको कुन्दिनी होम्सकै अलिकति मुनि अन्त मेरो हब्बीहरू चाहिँ फुटबल खेल्नु गेम्स खेल्नु अन्त बाइकिङहरू त्यस्तैहरू छ अन्त खानु चाहिँ

अलिक भातहरू नै मिठो लाग्छ